हेल्लो ए हजुर म बिनायक होटेल को त ए हजुर ए हजुर तपाईँलाई फुडिङ र लजिङ दुइटै चाहिएको हो ए हजुर भइहाल्छ तपाईँ कताबाट बोल्नुभएको हो ए तपाईँलाई कहिले चाहिएको अनि कतिजनाको लागि चाहिएको त्यो पनि मलाई भन्दिनुहोस् न अनि ए साथीहरू चाहिँ दुईजना तिनजना त्यसरी हजुर हजुर तपाईँले एउटा एउटा रुममा दुइटा बेड पनि पाइहाल्नु हुन्छ हजुर हजुर तपाईँले मलाई ह्वाट्सएपमा एकपल्ट च्याट गर्नुहोस् है म त्यसमा तपाईँको सेन्ड गरिदिन्छु ए हजुर तपाईँले त्यसोभने फुडिङ लजिङ प्लस तपाईँले घुम्नेको पनि गर्नुभयो भने चाहिँ तपाईँले सुर्ताउनु केही पनि पर्दैन हाम्रो ड्राइभरले तपाईँलाई साइट सिन देखाइदिई हाल्छ हो तपाईँको यहाँनिर साइट सिन चाहिँ नौ नौ नौवटा साइट सिन छ हजुर तपाईँको एउटा डेलो हुन्छ दुर्पिन त्यहाँदेखि साइन्स सेन्टर हनुमान टप त्यहाँदेखि राफ्टिङ हुन्छ टिस्टा भ्यालीमा टिस्टामा अनि तपाईँको यता पाला हुन्छ अनि तपाईँको यता के भन्छ पुदुङमा ऊ त्यो छ फार्महाउस छ पुदुङको हुन्छ अनि तपाईँको इच्छेमा दुइटा स्विमिङ पुल छ तपाईँको त्यहाँनिर अरू एउटा स्विमिङ पुल छ एकदमै त्यो ए के भन्छ अब सबै एकदम नेचरल टाइपको हुन्छ नि सबै तपाईँको त्यो बस्ने चेयरहरू पनि यस्तो काठले ऊ त्यो गरेको बाम्बोले बनाएको होइन तपाईँले एकदमै त्यो बस्तीको फिलिङ पाउनुहुन्छ हो यता कालिम्पोङमा आएर चाहिँ तपाईँले रिग्रेट गर्नुहुँदैन त्यहाँतिर जानुभयो भने हो एकदमै त्यहाँनिरको लजिङहरू पनि एकदमै राम्रो छ एकदम स्विमिङ तपाईँहरूले दिनभरी स्विमिङ गर्न सक्नुहुन्छ है हजुर एकदमै तपाईँले एकदमै अफोर्ड गर्न सक्नुहुन्छ तपाईँले हाम्रो होटलमा पनि तपाईँले के भन्छ तपाईँले हाम्रो होटलमा चाहिँ परहेड एट एट हन्ड्रेड रुपिज पर्छ हजुर सबै भइहाल्छ तपाईँको घुम्ने पनि हामीसँगै हो भने चाहिँ तपाईँको अलिकति बेसी पर्छ त्यो हामी मिलाइदिइहाल्छ तपाईँ त एक हप्तामा चाहिँ कालिम्पोङ एकदमै कालिम्पोङमै अब बसौँ बसौँ लाग्ने बनाइदिन्छ तपाईँलाई चाहिँ हामीले एक हप्तामा चाहिँ हजुर तपाईँ त्यसोभने भोलि बिहानै त आउनुहुने रहेछ तपाईँलाई त्यसोभने सिलिगुडीमा लिन जानुपर्यो है अँ बागडोग्रा ए हुन्छ तपाईँलाई हामी त्यहाँनिर ड्राइभर सेन्ड गरिदिन्छ तपाईँ बिहान कतिबजे आ आउनुहुन्छ एक्ज्याक्ट टाइम भन्नुहोस् हो त्योभन्दा हामी हाफ एन आवर अगाडि पठाइदिएको हुन्छ हुन्छ हुन्छ ए हुन्छ हामी हाफ एन आवर अगाडि पठाइदिन्छ तपाईँलाई अँ त्यहाँदेखिन्को तपाईँलाई भोलि त्यहाँबाट आउँदाखेरि नै तपाईंलाई कालिम्पोङको हाट बजारहरू भइहाल्छ हजुर अनि सबै भइहाल्छ अहिले म अलिकति बिजी छु कि म तपाईँलाई सबै ह्वाट्सएपमा भन्छु नि ल हुन्छ थ्याङ्क यु